मैले कुनै पनि युट्युबमा केही अपलोड कुकिङको बारेमा केही अपलोड पनि गरेको छुइनँ अनि मैले कुकिङ सोक कुकिङ सोको लागि मैले भिडियोहरू पनि मैले हेरेको छुइनँ मी